मलाई संसारमा ठाउँ अब यात्रा गर्न मनलागेको ठाउँ चाहिँ बनारस तीर्थयात्रा जानु मनपरेको छ आफ्नो आमाबाबालाई लिएर कारण के छ भन्दाखेरि चाहिँ मेरो आमाबाबुले एकदमै ज्यादा स्ट्रगल गर्नुभएको छ जीवनमा होइन एकदमै ज्यादा स्ट्रगल भएको कारणले गर्दाखेरि उहाँहरूलाई तीर्थस्थलमा घुमाउने चाहिँ मेरो एकदमै इच्छा छ र उहाँहरूलाई आउँदो दिनमा मैले कुनै दिन अब भाग्यवस त्यो मौका पाएँ भने म उहाँलाई अवश्य नै त्यो तीर्थस्थलमा भारतको सम्पूर्ण तीर्थस्थलमा घुमाउने एउटा मेरो चाहना साथै आफै पनि घुम्ने र आमाबाबालाई पनि घुमाउने इच्छा छ